नमस्कार तपाईँ स्विगीबाट बोल्नुभएको हो ए मेरो चाहिँ के कम्प्लेन थियो भन्दाखेरि चाहिँ मैले स्विगी एपमा स्वतः भुक्तानी सेटअप गरेको थिएँ मेरो अर्डर पनि आउने गर्थ्यो डेली डेली अन्त अहिले चाहिँ म मेरो ठाउँ सर्नु परेको कारणले मो अहिले सिँहमारी यता सिँहमारी दार्जिलिङमा बस्दै थिएँ म अभाग्यवश अरू नै जग्गा सर्न परेकोले गर्दाखेरि मेरो यो स्वतः भुक्तानी चाहिँ रद्द गर्नु पर्ने परको छ तपाईँले यो स्वतः भुक्तानीलाई रद्द गरिदिनुसक्नु हुन्छ दाजु ए हजुर मैले चै सेटिङ्समा जानु पर्ने अनि सेटिङ्समा गएर चाहिँ क्यान्सल अटो पे भन्ने थिच्नु पर्ने ए हजुर हजुर ए हुन्छ ए हुन्छ धन्यवाद हुन्छ धन्यवाद